त्यो चाहिँ म चाहिँ अब बिमारीलाई जब खिचडीहरू बनाउँछ है त्यो चाहिँ मलाई ट्याक्कै पारा आउँदैन अब त्यो मैले अहिलेसम्म हुनु त अब अरूले पकाएको चाहिँ हेरेको छु होइन आफूले चाहिँ पकाएको छुइनँ र मलाई त्यो खिचडी पकाउनु चाहिँ अलिकति मलाई त्यति पारा आउँदैन हो